अब गाउँघरतिर अब कामहरू गर्नुपर्दा चाहिँ कसरी गर्नुपर्छ भन्दा चाहिँ अब सबैहरूको एउटा हुँदैन कसैले अब गीत सुन्दै गर्छ कसैले के गर्दै गर्छ अब कसै अब बात मार्दै गर्छ अब मलाई चाहिँ लागेको चाहिँ के हो भन्दा चाहिँ अब हामी चाहिँ कामहरू गर्दा होइन मजाले गीतहरू सुन्दै गऱ्यो भने आफ्नो आफूलाई कामको यति साह्रो कामको याद पनि हुँदैन अनि आफूलाई थाह पनि हुन्छ होइन यति रिल्याक्स हुन्छ अलिकति रिल्याक्स हुन्छ जिउहरू पनि अब बोल्दै गरेको छ भने अब सबैसित बात मार्दै गरेको छ भने अब एक्लै छ भने चाहिँ के हुन्छ भने चाहिँ अब तपाईँलाई पनि गाह्रो पर्छ हो अन्त अब यो कामहरू गर्दा यादहरू गर्नुपर्छ अब जो कामहरू गर्दा कस्तो हुन्छ होइन सबै थाहा भएकै कुरा हुन्छ अनि राम्रै हुन्छ अब गाउँ अब गाउँघरतिर त के हो भन्दा अब काम गर्दा कोही साथीहरूसित बोल्दै गर्छ अब कोही हुन्छ गीतहरू सुन्दै कसै अब मन पराउँदैन त्यसै गरे गरे गर्नेहुन्छ अब त्यो कुराहरू चाहिँ आफूले याद राख्दै ध्यानमा राख्दै अब गर्नुपर्छ हो अनि अब बारीमा काम गर्दा अब घरको काम गर्दा चाहिँ के गर्नुपर्छ भने अब बारीमा काम गर्दा तपाईँहरू अब बसेर यता गरेर राम्रो काम गरेर हुन्छ नि घरको कामहरू गीतहरू सुन्दैगर्यो भने अब तपाईँलाई टाइमहरू बितेको चाल पाउँदैन त्यही हो